हाम्रो घरमा पनि कुखुरा पाल्छ कुखुराले अन्डा पार्छ दिन दिनमा एउटा एउटा गर्दै अनि एउटा एउटा एउटा गर्दै अब जत्ति पार्छ पार्छ पार्छ अनि कुखुराको लागि ओथ्रा काड्छ उन्यु काट्छ काट्छ काट्छ अनि सुकाउँछ घाममा सुकाएर उन्यु सुकाएर अनि मजाले सुकाएर अनि टोप्लामा लगाइदिन्छ अनि टोप्लामा लगाएर अनि कुखुराको अन्डा लगाइदिन्छ सबै अन्डा अनि माउ चाहिँ पस्छ अनि मजाले तातो बनाएर अन्डा मजाले तातो बनाएर राख्छ अनि बाइस दिन भएपछि चाहिँ त्यसले बच्चा ब्याउँछ ए बच्चा पाए बच्चा बनिन्छ अनि निकाल्छ बच्चाहरूलाई निकालेर तिनीहरूलाई टोक्दै टोक्दै टोक्दै टोक्दै यत्रु यत्रु यत्रु यत्रु यत्रु यत्रु यत्रु खुवाइदिन्छ पनि तिनीहरूलाई अनि भाले भनेको चाहिँ भाले भनेको यस्तो शिरमा यत्रुबडे शि शिर हुन्छ यत्रुबडे त्यस्तोलाई भन्छ भाले अनि पोथीलाई भन्छ कि पोथीलाई भन्छ सुलुक सुलुक परेको पखेटाहरू पनि थुप्रै हुन्छ त्यस्तोलाई भन्छ कि पोथी अनि भालेको चाहिँ त्यति हुँदैन पखेटाहरू त्यसलाई भन्छ भाले अनि तिनीहरूलाई गोठ घुमाउँछ घुमाउँछ घुमाउँछ यताउति यताउति लैजान्छ अनि यत्रु यत्रु केही खोजेर दिन्छ अनि खुवाउँछ तिनीहरूलाई अनि खुवाउँछ अनि अनि खुवाएर ठुलो पार्छ रातो सेतो घिउ कलर कालो खैरो ब्राउन त्यस्तोहरू बच्चाको कलरहरू चाहिँ त्यस्तो हुन्छ अनि तिनीहरूलाई खुवाउँछ खुवाउँछ खुवाउँछ खुवाउँछ अनि त्यत्तिकै खेलेर खेलेर ठुल्ठुलो ठुल्ठुलो ठुल्ठुलो ठुल्ठुलो हुँदै अनि शिरहरू पनि भालेहरूको भाले हो भनेर चाहिँ चाल पाउँछ शिरहरू पनि ठुलो अलिक ठुलो हुन्छ अनि पोथीको चाहिँ शिर हुँदैन त्यसलाई भन्छ पोथी अनि पोथीहरू पनि राम्रो हुन्छ भाले पनि राम्रै हुन्छ अनि त्यसरी चाहिँ स्याहार्छ माउले अनि ठुलो भएपछि चाहिँ